तपाईँको दुकानमा आएको थिएँ चामल चामल किन्नु आएको थिएँ चामल चाहिँ दाम कति कतिको छ

कस्तो कस्तो छ अझै

रङ्गित आसियान चाहिँ कति छ ए बोरामा

बगडाको चाहिँ कति भनेको थियो तपाईँले

अलुवा चाहिँ हजुर खुला चाहिँ कसरी बेच्छ तपाईँ खुला

हजुर कम्ती दामको चाहिँ कम्ती मतलब कति कति कतिको

अरू चाहिँ तपाईँको दुकानमा के के पाउँछ

होइन म मान्छे पठाउँछु नि हुन्छ हजुर हुन्